हेलो

म अब बारीतिर जान आँटेको अहिले अब सब्जीहरू त रोप्ने त अस्ति नै अब सिमीहरू सबै रोपीहाल्यौँ त्यही सिमीहरू टिपटाप गऱ्यो अनि अब यता अहिले फर्सीको इस्कुसको मुन्टाहरू हुन्छ त्यही नै टिपटाप पाऱ्यो गोडगाड पाऱ्यो त्यस्तै छ बारीको कामहरू हजुर बैनीहरू चाहिँ के गरिँदैछ अहिले ए हजुर हजुर हामी पनि धानको बिउ इ अब हिजो सबै मकैहरू भँच्चाइ सकेर धानको बिउ लायौँ अन्त अब दुई तिन गरा चाहिँ भित्ता ताछेर धानको बिउहरू छरिराखेको छौँ अब त्यही त हो अब जुलाईतिर अब रोप्नु पऱ्यो धान त्यही त नि अब पानी त एकदमै जरूरी हो तर अब के गर्नु योपाली त मौसम पनि त्यस्तै बेसी नै घाम लाग्दैछ हजुर अस्ति त फुलहरू सबै सुक्यो नि अब सिमी मजाले फल्दै थियो त्यो पनि सबै बोटै सुक्यो अहिले त पानी नै पर्दै अहिले हालमा ता अलीअलि आउँदैछ अहिले चाहिँ अब ढुक्क छ हजुर त्यही त अब धान रोप्ने बेलामा पानी आइदियो भने त राम्रो हुन्छ अब धानलाई त अब जरुरी त पानी नै पर्छ के गर्नु आउँछ होला हजुर त्यही त अन्त अब जनवरी नोभेम्बरतिर त अब सागहरू हुन्छ रोपाइ अन्त गुन्द्रुकहरू बहिनीहरू चाहिँ कसरी हाल्छ गुन्द्रुकहरू अँ अँ अँ मजाले साँधेर खायो है हाम्रोतिर त धेरै धेरै हुँदैन अलि कम्ति कम्ति चाहिँ अब प्लास्टिकको बट्टामा हाल्छ हो कुटेर त्याँदेखि अन्त हप्ता पन्ध्र दिनमा चाहिँ अमिलो हुन्छ त्यहाँदेखि निकाल्यो साँध्यो खायो अलिक सुकायो हजुर हुन्छ बात मार्दै गरौँ न ल